भाइ मैले त एउटा कुर्ती किनेको थिएँ माल बजारबाट त्यो कुर्ती त हेर्दाखेरि पुरा राम्रो लाग्यो मनपर्यो दाम पनि महँगो पर्यो झन्डै दुई हजार जति पर्यो हो ल्याएर लगाएँ दुई दिन जस्तो त अलिक राम्रै भयो त्यहाँदेखि तिन दिनदेखि त भुवाहरू निस्किएर मलाई त मनैपरेन त्यो लुगा त अब त म त्यो दोकानमा कहिले जाँदिन राम्रो लुगा नबेच्दारहेछ हो त्यो दोकानमा त दाम मात्रै महँगो न महँगो भन्दोरहेछ